हजुर अँ अँ अँ ए आउनु नि अन्त आउँदा हुन्छ नि धान भर्खर फुल्दैछ फलेको छैन भर्खर फुल लाग्दैछ अब कस्तो हुने हो समयले हजुर दाल त कोसा अलिअलि लाग् त्यो पनि मजुरले नराख्ला जस्तो छ योपालि त पुरा लाग्छ नि हौ धान पनि त खान्छ दामी नि झलल देख्नुलाई त राम्रो छ नि बारी सखाप पारिदिन्छ मजुरले सिमीको पत्तादेखि लिएर सबै त खाइदिन्छ हुन्छ नि आएर हेर्दा रमाइलो छ यहाँ बडा मङमाया भन्छ यहाँ तल सत्सङ भवनको यता

छ त सानो छ छ ससानो छ हुन्छ किन नहुनु दर्शन गर्नु त सबैले गर्दा हुन्छ नि यसो पाँच छ किलोमिटर पर्छ होला हुन्छ नि च्यापत्तिहरू मज्जाले मिठो बासना चल्ने खालको च्यापत्तीहरू हुन्छ चिनियापत्ति छ त माथि उँभो उँभो छ निकै नै छ दुई तिन ठाउँ छ झन्डै दुई तिन किलोमिटर पर्छ होला हौ हुन्छ आउँदा हुन्छ बस्दै गर्दा आउँदा हुन्छ नि